हेलो हजुर भन्नुहोस् न ए हजुर हो त ए हजुर भन्नुहोस् न हजुर हजुर हजुर हजुर हजुर अब राम्रो अब त्यसले अब फुटबलमा साह्रै रहर त गर्छ हो तर अलिकति अब के पनि छ भनेदेखि चाहिँ त्यसको त्यो नाथ्री फुट्ने त्यो बिमार पनि छ अलिक गरम बेसी भयो भनेदेखि चाहिँ त्यस्तो हुन्छ अनि तर अब त्यो खेल्दाखेरि अहिलेसम्म त खेलेको बेलामा त त्यस्तो भएको छैन तर कोही कोही बेला अब एकदमै बेसी गरम भएको बेलामा चाहिँ त्यो नाथ्री फुटेर त्यस्तोहरू चाहिँ कोही कोही बेला समस्या आइरहेको छ है ती त्यो कुरोलाई चाहिँ अलिकति अब ध्यानमा राखेर अब म हामी त अब के भन्छौँ र आफ्नो छोराछोरीले राम्रो खेल्यो भनेदेखि अब खेलोस् नै भन्छौँ है त्यो एउटा राम्रो उयो हो अनि त्यसमा के अरू के गर्नुपर्छ हामीले अब सहमति त अब छ नै है अरू चाहिँ हामीले के गर्नुपर्छ कि त्यस्तो उयोहरू ए हजुर हजुर हजुर ए हजुर ए हजुर भनेपछि के के चाहिँ किन्नुपर्ने रहेछ मिस यसो तपाईँहरूले अब लिस्ट गरेर भनिदिनु भयो भनेदेखि र कति जस्तो खर्च लाग्छ त्यो पनि भनिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो हजुर ए हजुर

ए हजुर होइन अब मेरो त त्यही हुन्छ कतिवटा ड्युटीले गर्दाखेरि त्यसरी अब बजारतिर गइरहनु भ्याउँदिनँ पनि हो अनि म त्यसो भएदेखि नानीकै हातमा पठाइदिन्छु नि त तपाईँहरूले नै यसो स्कुलबाटै मिलाइदिनु होस् न ल ए हजुर हजुर हजुर ए ए हवस् हुन्छ हुन्छ हुन्छ मिस एकदम हुन्छ हुन्छ मिस त्यो पठाइदिनु होस् न कि म त्यो पैसा पनि त्यसरी नै पठाइदिन्छु अनि त्यो इभेन्टको दिन पनि एकदमै अवश्य नै अब त्यो उपस्थिति दिनेछु म हुन्छ हुन्छ हवस् धन्यवाद हुन्छ हवस् हुन्छ धन्यवाद